नेपाली भाषाको चुनौती भन्ने चाहिँ हामी अब कुनै जग्गा गयौँ भने हामी टाढो या हामी आफ्नो जग्गादेखि टाढो दिल्ली या कुनै जग्गा गयौँ भने चाहिँ त्यहाँ हामीलाई धेरै साह्रो पर्छ र हामीलाई नेपाली नेपालको भनेर नेपालबाट आएको भनेर चिन्छ र केही हामी यसमा पनि बोल्न सक्दैनौँ र उनीहरूले पनि हाम्रो भाषा बुझिदिँदैन र त्यही चुनौतीहरू आइरहेको छ हो र हामीले अब यो भाषालाई हामी आफैले अघि बढाउनु पऱ्यो अब के गर्नु चुनौतीहरू त पुरा आउँछ हो